अब पानी पानी चाहिँ हेर्नुहोस् पानी आउनु चाहिँ अब चाहे सोर्सबाट आवोस् कि चाहे कहाँबाट आवोस् पानी चाहिँ आउनु चाहिँ माटैसरि मैला नै आउँछ पानी चाहिँ आउने चाहिँ मैला नै हो तर अब के गर्नु खानै परेको छ त्यसलाई चाहिँ अब तपाईँको हामिरले दुनियाँभरको बजारबाट फिल्टर सिल्टर किनेर ल्याउँछौँ अहिले त किसिम किसिमको आधुनिक फिल्टरहरू पाइन्छ बजारमा अब दाम पनि निकै भन्छ है त्यो त्यो ल्याएर पानी तताएर त्यो फिल्टरमा हालेर हामीहरू पिउने गर्छौँ तर म चाहिँ त्यसो गर्दिनँ म चाहिँ त्यो फिल्टरहरू किनेर पैसा फाल्टु चाहिँ बर्बाद गर्दिनँ एउटा तरिका यस्तो खालके बताइदिन्छु तपाईँलाई फि फिल्टर बनाउने तरिका अब त्यो चाहिँ के हो भन्दा तपाईँको तेलको टिन जुन चाहिँ हुन्छ पन्ध्र सोह्र लिटरको तेलको टिन हुन्छ त्यो तेलको टिन चाहिँ ल्याएर तपाईँको त्यो तेलको टिन चाहिँ ल्याएर तपाईँको सुताउनुहोस् सुताएर तपाईँको एक साइड चाहिँ तपाईँको माथिको ढक अब माथि र त तल र माथिको ढकनी हुन्छ त्यो ढकनी चाहिँ माथि र तलको ढकनी चाहिँ अब त्यो ठाडो गरेर एसो नकाटेर तेर्सो गर्नु तेर्सो चाहिँ काट्नुहोस् एउटा ढकनी सम्झेर तेर्सो साइड चाहिँ काट्नुहोस् है त्यो काटी सकेपछि तपाईँको एकदम राम्रोसँगले सफा गर्नुहोस् है त्यसको ठिक तलपटि काटेको पोर्सनको तलपटि चाहिँ तपाईँको काँटीले छेड पार्नुहोस् बिरिरिरिरि त्यो डल्लै छेड पार्नुहोस् काँटीले चालनी जस्तो बनाउनुहोस् त्यहाँबाट तपाईँको त्यसको माथि चाहिँ नि खस्रो बलुवा हाल्नुहोस् त्यो त्यो चाहिँ कति हाल्नुहोस् भन्दाखेरि आधाभन्दा अलिक बेसी हाल्नुहोस् आधाभन्दा अलिक बेसी हाल्नुहोस् सफा खस्रो बलुवा त्यहाँबाट तपाईँको जुन पानी आउँछ तपाईँको त्यो पानी आएको पानी त थापेको हुन्छ अब त्यो पानी त्यो एउटा सिन्टेक्स अब सम्झिन्होस् तपाईँको पाँच सौ लिटरको सिन्टेक्स त्यो सिन्टेक्समा चाहिँ त्यो टिन फिटिङ गर्नुहोस् माथि मुखमा बाँस साइड साइडमा लगाइकन त्यो फिटिङ गर्नुहोस् त्यहाँबाट तपाईँको त्यो माथि चाहिँ तपाईँको पानी तानेर चाहिँ तपाईँको त्यो टिनभित्र फिटिङ गर्नुहोस् त्यो पाइपबाट त्यो पानी बलुवामा पस्छ त्यो एउटै पनि तपाईँको मैला सिला किरा फटेङ्ग्रा मैला सैला गनेउला जुगा सुगा केही पनि जाँदैन तपाईँको एकदम त्यहाँदेखि तपाईँले त्यो फिल्ट भा फिल्टर भएको पानी चाहिँ गिलासमा हालेर हेर्नुहोस् एकदमै सफा त्यो चाहिँ बोतल जस्तो सफा हुन्छ त्यहाँदेखि तपाईँले म त काँचै खान्छु त्यो तताएर खाँदा पनि भइगयो हो त्यो बजारबाट ल्याएको फिल्टरभन्दा त यो धेरै राम्रो हुन्छ तर तरिकाले बनाउनुपर्छ है यो फिल्टर चाहिँ

काँटीले छेड पारेर बिरिरिरिरिरि त्यो तल्लो पोर्सन चाहिँ डल्लै छेड पार्नुहोस् त्यहाँबाट दुई साइडमा बाँस लगाइरिकन एउटा ट्याङ्कीमा फिटिङ गर्नुहोस् तपाईँको पाँच सौ लिटरको ट्याङ्कीमा त्यहाँबाट पाइपले चाहिँ डाइरेक्ट पानी त्यो बलुवामा हाल्नुहोस् त्यो सबै चुहिएर तल जान्छ कि एकैछिनमा हुन्छ र पानी एकदमै सफा हुन्छ मो त्यही पानी खान्छु त्यो एकखेप गरेर हेर्नुहोस् त हजुर राम्रो हुन्छ एकदमै